पश्चिम पश्चिम बङ्गाल आउँदाखेरि प्रसिद्ध मनोरञ्जन मनोरञ्जनात्मक गतिविधीहरू अथवा सहासिक खेलहरू विशेष गरी दार्जिलिङ कालिम्पोङ खरसाङ एरियामा तपाईँको ट्रेकिङ एकदमै राम्रो हुन्छ र खोलाको किनारमा त्रिवेणीमा क्यामपिङ जुन चाहिँ छ त्यो पनि एकदमै राम्रो हुन्छ सन्दकपुर फालुट ट्रेकिङ है बिजनबारीबाट रिम्बिक हुँदै गयो भने एकदमै राम्रो छ र साथै साथमा उनीहरूले आएर खेतबारीमा एक एक दिन उनीहरूले काम गर्ने ट्रायल गऱ्यो भने पनि उनीहरूलाई एक्सपिरियन्स पनि हुने राम्रो हुनेछ र अरूले रोपेको नै दिनभरि हेऱ्यो भने पनि उनीहरूले धेरै कुरा लिएर जान्छ जस्तो चाहिँ मलाई लाग्छ